कतिजनाले चाहिँ आइरन ट्याब्लेटहरू खाएर वेट बढाउँछन् अनि कतिजना च ले चाहिँ के भन्छन् दबाईहरू खाएर वेट बढाउँछ अनि कतिजनाहरूले चाहिँ खानाहरू खाएरै वेट बढाउँछ अनि कतिजनाहरूले चाहिँ अब साग सब्जीहरू खान्छन् अब घरकै साग सब्जीहरू खाएर वेट बढाउँछ अनि कतिजनाहरूले चाहिँ अब धेरै मात्रामा डक्टरहरूले भनेको त्यो दबाईँहरू फलो गरेर डाइटहरू फलो गरेर अब उनीहरूले वेट बढाउँछन् कतिजना अबो जिमहरू पनि जान्छन् बडीहरू पनि बनाउँछन् उनीहरीले त्यो प्रोटिनको सेकहरू खान्छ त्यो प्रोटिन सेकहरू खाएर पनि कतिले आफ्नो वेटहरू बढाउँछन् अनि कतिजनाहरूले चाहिँ खानासाना खाएर छिटै सुत्छ दिउँसो पनि सुत्छ त्यो दिउँसो सुतेकोले गर्दा पनि जिउ लाग्छ कतिजना कतिजनाको चाहिँ यो हरियो परियोहरू साग सब्जीहरू खान्छ त्यसले गर्दा पनि जिउ लाग्छ उनीहरूको